एक्काइस जनवरी एक्काइस जनवरी मेरो नातिनीको बर्थडे अठार फेब्रवरी अर्को नातिनीको बर्थडे सेकेन्ड अक्टुबर महात्मा गान्धी जयन्ती थर्टिन जुलाई भानुभक्त जयन्ती र पाँच सेप्टेम्बर शिक्षक दिवस